हाम्रो ठाउँमा विशेष गरी चैत बैशाखको पूर्णेमा संसारी पूजा भन्ने गरिन्छ यस पूजा विशैष गरी फसल फलाउनको लागि प्रकृतिलाई पूजा गरिन्छ अनि दिनभरि नै पूजा गर्ने यस कार्यक्रममा बिहानी पख जम्मा छ घन्टाजस्तो पुरेतहरूले चण्डी पाठ गर्ने गर्छन् त्यसपछि धामी झाँक्रीहरूले गाउँबारे भावी दिनहरूमा हुने जोखानाहरू भन्ने गर्छन् यसर्थ आउने दिनहरू कस्तो फसल हुन्छ त्यसबारेमा जानकारी गराउँछ जनतालाई जनताहरूले पनि यस पूजामा धेरै रुचि दिएर फसल राम्रो हुन्छ भन्ने आशाले हरेक वर्ष यस संसारी पूजा गर्ने गर्छन् समाजका सबै वर्गका मनिसहरू मिलेर सबै जातका मानिसहरू मिलेर यस पूजा सामूहिक रूपमा गर्ने हुनाले सबैलाई पैसा उठाएर भव्य रूपमा यस संसारी पूजा विशेष गरी प्रकृतिको पूजा हुनाले सबैले सहभागिता दिएको हुन्छ